हाम्रो चाहिँ चाडबाडमा होइन मासु बनाउँछ सबैभन्दा होइन अब दसैँमा चाहिँ मासु भात है मासु भनेपछि नै दसैँ जस्तो लाग्छ खुसी लाग्छ होइन खसीको मासु हुन्छ बोइलर बनाउँछ है माछा खानेले माछा सबै क्वालिटिस हुन्छ दसैँमा चाहिँ अनि दिवालीमा चाहिँ होइन सेलरोटी सेलरोटी चाहिँ फेरि पुरा अब हुन्छ नि पुरा फेमसै छ होइन तिहारमा चाहिँ सेलरोटी चाहिँ बनाउनैपर्छ भनेर होइन तिहारमा सेलरोटी बनाउँछ अनि के भन्छ तिहारमा सेलरोटी बनाउँछ भई सेलरोटी बनाउँछ अरू के के बनाउँछ मिठाईहरू पनि घरमै बनाउँछ होइन अनि दसैँमा चाहिँ मासुहरू बनाउँछ हाम्रोतिर चाहिँ मासु पनिर खानेलाई पनिर है धेरै भेराइटिस हुन्छ तिहार दसैँ तिहारमा चाहिँ हाम्रो चाहिँ चाडबाड चाहिँ मेरो हामी हिन्दूको चाहिँ अब दसैँ र तिहार नै त हो चाडबाड त्यतिखेर चाहिँ यति सबै कुरा बनाउँछ